हाम्रो यहाँ चाहिँ हिन्दी नेपाली भाषा चाहिँ अब एउटै छ अब बोल्नु ओर्नु त अब सकिन्छ होइन बोल्नुमा चाहिँ अलिकति अब नेपाली जस्तो चाहिँ स्पष्ट चाहिँ हुँदैन हिन्दी भाषा चाहिँ अलिकति भए पनि कतिवटा कुराहरूमा अप्ठ्यारै पर्नु जान्छ र लेख्नु लेख्नुमा त सकिन्छ लेख्नु पढ्नु त सक्छ हिन्दी पनि नेपाली बोल्नु लेख्नु त सकिन्छ तर अलिकति बेल्नु चाहिँ अलिकति असुविधा पर्छ किनभने अलिकति त्यहाँ बोल्नुमा त कतिवटा कुरोहरू चाहिँ भिन्नता छ हिन्दी हिन्दीमा चाहिँ नेपाली जस्तो स्पष्ट चाहिँ भएर जाँदैन